अब मेरो छेउछाउतिर एटिएमहरू त राम्रो त राम्रै छ है तर अलिकति के हुन्छ भन्दाखेरि लाइनमा चाहिँ लाग्नुपर्छ एटिएम भनेको चाहिँ लाइनमा नलाग्ने नै हो भनेको चाहिँ मैले बुझेको हो बुझेअनुसार चाहिँ एटिएममा चाहिँ अलिकति कोही बेला लाइनमा लाग्नुपर्छ र कोही बेला फेरि एटिएम कार्डै नचल्ने पनि स्थिति आइपुग्छ र कोही बेला सर्बरै डाउन भइदिन्छ है र कोही बेला पैसा पनि सकिने स्थिति आइपुग्छ लाइनमा बस्दाबस्दै